अब यो बगैँचा लगाउनु भन्ने विषयमा चाहिँ म के भन्छु भने मेरो नजिकैमा भएको बहिनीलाई चाहिँ मैले फुलहरू रोप्नु भनेर चाहिँ मैले कतिवटा कुराहरू सिकाएको थियो अब म टाढोमा गएर अरूलाई सिकाइरहनु नसक्दा मैले नजिकैमा भएको बहिनीहरू र साथी भाइहरूलाई चाहिँ मैले कतिवटा फुलहरू रोप्ने बल विरुवाहरू रोप्ने मैले त्यो सि सिकाउनुमा चाहिँ मैले सहयोग गर्नु पाएँ अब त्यसमा कतिवटा फुलहरू रोप्दा कस्तो मल लाउनु कस कसरी पानी हाल्नु कति कति पानी हाल्नु त्योहरू मैले उनीहरूलाई सिकाएँ त्योअनुसार चाहिँ उनीहरूले पनि राम्रोसँग फुल विरुवाहरू रोपेर अहिले बजार पनि पठाउने उनीहरूको निक्कै व्यापारहरू पनि राम्रोसँग चलिरहेको छ त्यसमा म धेरै अब खुसी लाग्छ मैले सिकाउनु पाएँ कतिवटा कटिङहरू अब अहिले बर्खाको समय हो यो रेनी सिजन छ यति बेला चाहिँ सार्नुपर्छ त्योहरू मैले कतिवटा उनीहरूलाई सिकाएँ उनीहरूले जान्यो पनि र कति कुराहरू अब नजानेको कुराहरू मलाई सोध्छ त्यो मैले बताउनु उनीहरूलाई त्यति सहयोग गर्नु पाएँ त्यही मैले सर सल्लाह दिएर उनीहरूले पनि अहिले राम्रोसँग बिरुवाहरू फुलहरू रोपेर अहिले घर वरिपरि घर सजाउन उनीहरूलाई पनि राम्रो भइरहेको छ